खेलकुदले कसरी मानिसको शरीर र मानसिक स्वास्थ्यका स्वास्थ्यमा योगदान पुऱ्याउँछ भने खेलकुद गर्दाखेरि भागदौडहरू गर्नु पऱ्यो जस्तो कि अब फुटबल लात्ते भकुन्डो खेल भयो त्यसमा एकदमै ठुलो मैदानमा भागदौड गर्नुपर्छ र त्यो खेलकुद गर्नुभन्दा अगाडि आफ्नो फिट हुनको लागि एक्सर्साइजहरू गर्नु पर्छ र खेलकुद गर्दाखेरि ठुलो मैदानमा यताउता कुदेको कारणले गर्दा आफू आफ्नो शरीरको पसिनाहरू बगेर जान्छ र त्यो पसिनाहरू बगेर जाँदाखेरि कतिपय रोगहरू पनि जाने जाने गर्छ भन्छन् र खेल जब आफू खेलकुदको निम्ति मैदानमा निक्लिन्छन् र मैदानमा निक्लिँखेरि नराम्रो विचारहरू आउँदैन राम्रो राम्रो राम्रो विचारहरू आउँछ नराम्रो बी पट्टि ध्यान जाँदैन

खेलकुद गर्दाखेरि भागदौड गर्दाखेरि आफ्नो हड्डीहरू दह्रिलो हुन्छ र आफ्नो शरीर पनि स्वस्थ स्वस्थ र दरियो दह्रिलो हुन्छ त्यसैकारणले कतिपय रोगहरू लाग्दैन र लाग्ने छ भने लाग्ने छ भने पनि पसिनाद्वारा कति बगेर जान्छ र खेलकुद खेलकुद यस्तै विषयहरू लिएर खेलकुदले चाहिँ मानिसको स्थाप स्थापनामा योगदानहरू पुऱ्याएको छ